एकदम ठिकै छ तपाईँको सुनाउनुहोस् कसरी फोन गर्नुभयो हजुर म गएको छ छुइनँ सर म ब्रह्मकुमारी बिहान बिहान मेडिटेसनको लागि जाँदैछु अहिले

टाइम टाइम टाइमिङ के छ तपाईँको बिहानको म त हेर्नुहोस् बिहान साढे तिनदेखि साढे पाँचसम्म म योगमै हुन्छु मेडिटेसनमा हुन्छु अन्त त्यहाँदेखि छ बजीउता तपाईँको अलिक टाइमिङ मिल्छ भने चाहिँ विचार गर्दा हुन्छ हामी त्यो त मैले पनि खोजिरहेछु पार्टनार

कहिलेदेखि एक काम गरौँ सर पर्सि त अब तपाईँको अब छुट्टी नै छ मन्डेदेखि स्टार्ट गरौँ दुई तिनवटा अब यसो जुत्ता पनि किन्नुपर्यो अलिकति ट्रेक सुट किन्नुपर्यो हजुर

सपिङ त भइहाल्छ सपिङ गोजीमा पैसा छ भने सपिङ पनि भइहाल्छ सपिङको के छ नि

अक्रम हजुर हुँदैन

किनौँ न म पनि किन्छु होइन किन्नुपर्यो एक दुईवटा पेयर अफ् सुज किन्नपर्यो ट्रेक सुट किन्नुपर्यो किन्नुपर्यो जानुपर्छ अब अलिकति हेल्थ कन्सियस तपाईँले भनेको ठिकै हो अब हुनैपर्यो हजुर केही छैन निश्चय हजुर पक्कै पक्कै सही सही बात है

हजुर हजुर हुन्छ त्यसो भए गरौँ न ल

हजुर सर हजुर पक्का जानुपर्छ